म जब टाइम पाउँछु विशेष गरेर बेलुकी पख त्यति बेला म मैले सब्सक्राइब गरेको अथवा त्यो मोबाइलमा भेटेको धेरै कम्ती म पढ्ने गर्छु म सुन्ने गर्छु त्यसपछि विशेष गरेर मैले सब्सक्राइब गरेको च्यानलहरू मध्येमा डिटिभी दार्जिलिङ केटिभी कालिम्पोङ सिक्किम क्रोनिकल खोज खबर खबर म्यागजिनलाई म अलिकति फलो गर्छु तर यो यो च्यानलहरूले दिने खबरहरू एकदमै बेसी लामो विस्तृत हुन्छ र समयको अभावले म सबै हेर्छु सबै पढ्छु भन्ने छैन इम्पोर्टेन्ट जुन चाहिँ छ प्रमुख प्रमुख समाचारलाई हेर्छु तर पनि मलाई कतिवटा समाचारमा चाहिँ पूर्ण विश्वास लाग्दैन जबकि उनीहरूले टुप्पो टुप्पो दिने मात्रै गरेको पनि छ भित्रसम्म नपुगिकन त्यो सुनेको भरमा अथवा कुनै खासै प्रत्यक्षदर्शीले भनेको होइन तर तेस्रो व्यक्तिले थर्ड पर्सनले भनेको आधारमा मात्रै पनि समाचार फ्याँक्ने गरेकोहरू छ र त्यस्तोलाई चाहिँ म अलिकति हे हेर्छु त्यसलाई म स्किप गरिदिइहाल्छु र आफूलाई जुन चाहिँ मुख्य लाग्छ प्रमुख लाग्छ त्यो समाचारहरूलाई चाहिँ अलिकति फलो गर्दै आएको छु है पढ्दै आएको छु